मैले मेरो आफ्नो परिवारको लागि बनाएको केही स्वास्थ्यवर्धक परिकारहरू के के हुन् भने चाहिँ एउटा भयो आटाको कौडी आटाको कौडी चाहिँ एकदमै स्वास्थ्यको लागि एकदमै राम्रो हो किनभने मैदाको क मैदाको बनायो भने मैदाकोले ग्यास्ट्रिक हुनु सक्छ पेटमा कतिले पचाउनु सक्नु हुँदैन बुढो पाकाहरूले त्यही कारण हामीले चाहिँ आटाको कौडी आटाको थुक्पाहरू बनाउँछ अन्त त्यही आटाको कौडी आटाको थुक्पाहरूमा चाहिँ हामीले दालहरू हालेर बनायौँ भने झन् एकदम स्वास्थ्यको लागि राम्रो हो हाम्रो जिउमा कति कुराको भिटामिनहरू कम्ती हुन्छ प्रोटिनहरू कम्ती हुन्छ त्यही कारण हामीले आटाको कौडीमा दालहरू मिसायो भने अनि त्यसमा नै हामीले हाम्रो घरमै रोपेको साग सब्जीहरू हालेर एकदम बनायो भने कौडी एकदमै राम्रो हुन्छ अनि अर्को हो भने सुप सुप भने हाम्रो गाजर बिटहरू हालेर बनाएर सिमीहरू हालेर कोपीहरू सबै कुरा मिसाएर हामीले सुप पनि बनाउनु सक्नुहुन्छ सुप पनि एकदमै स्वास्थ्यको लागि राम्रो अर्को भयो हामीले दालहरूको कोफ्ताहरू बनाएर मैले मेरो घरको लागि चाहिँ आफ्नो परिवारहरूलाई बनाएर यस्तो बनाएर दिएको छु यो सब कुराहरू चाहिँ स्वास्थ्यको लागि एकदमै राम्रोहरू हो